मलाई अब आकर्षित गरेको अब प्लानेटको बारेमा भनौँ भन्दा चाहिँ भेनस हो है भेनसलाई चाहिँ अब किनभने अब पहिलातिर अब सानो तिर हेर्दाखेरि चाहिँ अब मलाई तारा जस्तै लाग्थ्यो है एकदमै जूनको छेउमा तर अहिले अब ठुलो भएर अब पढ्दै गयौँ बुझ्दै गयौँ त्यति बेला चाहिँ अब भेनस चाहिँ अब एउटा प्लानेट रहेछ भनेर मलाई याद भयो है एकदमै जूनको छेउमा त्यही कारण चाहिँ अब मलाई यो भेनस प्लानेटस्ले चाहिँ धेरै नै आकर्षित गरेको छ